अँ भन्नु त भाइ टिभी किन्नु अन्त टिभी चाहिँ किन किन किन्नु हो अहिले टिभी चाहिँ अन्त अल्छी

अन्त टिभीहरू किनेर किन बित्थामा खर्च गरिरहनु के चाहिँ गर्ने त हो अन्त

अन्त किनिस् भने चाहिँ अन्त कुन चाहिँ किन्ने हो अन्त अब किनिस् भने त अब त अलिकति दाम लगाएरै किनेको जस्तो हुँदैन राम्रो उयो कम्पनीको एउटा छानेर किन्नुपऱ्यो कुन चाहिँ चाहिँ निकाल्ने त अब निकालिस् भने नि अन्त अब

अँ होइन हो गइस् भने चाहिँ कहिले जान्छस् अन्त किन्नु चाहिँ सात आठ तारिखतिर आज कति तारिख चार तारिख जान अन्त लिएर आइज न त ल्याउँछस् भने यसो पाहुना पात लाग्दाखेरि पनि यसो टाइमपास यसो पाहुनाहरूलाई पनि हुने

ए अँ ल ल कहिले जान्छस् जा न अन्त लिएर आइज ल ल ल म अहिले ड्युटीमै छु हौ

ल ल ल